मैले मेटलीबाट हिटर किनेको थिएँ त्यो हिटर चाहिँ मलाई एकदमै मन परेर किनेको किन भने देखिलाई त्यो हिटरको जुन त्यो भित्रको तारहरू पनि एकदमै अरिजिनल राम्रो खालके राम्रो क्वालिटीको तारहरू थियो र त्यसको सामान पनि एकदमै राम्रो भएकोले गर्दाखेरि मैले मेटलीबाट हिटर किनेको थिएँ